म चाहिँ अलिपुर डिस्ट्रिक्टबाट हो मेरो नाम चाहिँ नमिका देवी भुजेल हो हैन र यहाँनेरि हाम्रो अलिपुरमा चाहिँ धेरै गरम हुन्छ मतलब म सालमा बाह्र महिनामा नौ महिना चाहिँ गरमै हुन्छ तिन महिना मत्तै ठन्डा हुन्छ त्यसैले गर्दा चाहिँ हामी अब खोलामा पौडी खेल्न नजाऔँ भने पनि जानैपर्छ हैन हामीहरू यहाँदेखि छेउमा भन्दा पनि अलिकति टाढै छ वर्षाखोला भन्ने त्यहाँ जानुपर्छ अनि त हामी साथीहरू धेरै जान्छ अब पौडी खेल्छ हामी जाँदैनौँ भन्दा नि जानैपर्छ हाम्रो गरमै त्यस्तै हुन्छ यहाँ फोर्टी फोर्टी टु यस्तो डिग्री गरम हुन्छ त्यसैले गर्दा त्यसैले हामी सक्दैन खोला बिना र यहाँनेरि हामी पौडी हामी साथीहरू जान्छ कोहीले हामी खानाहरू पकाएर लान्छु अनि त्यही खाएर पानीमा हामी त्यस्तो प्रोफेसनल त हैन पौडी खेल्ने र तर पनि हामी पौडी चाहिँ खेल्नैपर्छ गरमले गर्दाखेरि त्यस्तो अवस्था छ हाम्रो अनि त्यसैले गर्दा चाहिँ धेरैभन्दा पनि धेरै गरम छ पौडी खेल्नैपर्छ हामीहरू हैन